मैले मानिसहरूको ठुलो समूहको लागि खाना पकाएको छु त्यो खाना बनाउँदा मैले धेरै कठिनाइहरू झेल्न परेको छ किनकि त्यो खाना बनाउँदा समय नि कम्ती थियो अनि मान्छे नि एकदम बेसी आएको हुनाले मैले त्यो खाना बनाउँदा एकदम कठिनाइहरू झेल्न परेको थियो अनि त्यो खाना बनाउँदा हेल्परहरू पनि कम्ती भएको हुनाले मैले त्यो बनाउँदा एकदम साह्रो पऱ्यो पछिबाट गाउँका एक दुईजना केटाकेटीहरू आएर मलाई सहयोग गऱ्यो अनि पुरी बनाउनु आलु बनाउनु अनि रोटी पोल्नु साथ साथै खिचडी बनाउनु पनि सहयोग गऱ्यो अनि अनि तिनीहरूको सहयोगले गर्दा मलाई धेरै सजिलो पर्न गयो बिस्तारै बिस्तारै सहयोग गर्ने मानिसहरू आउँदै जाँदा मलाई यो खाना बनाउन अलिक सजिलो पर्दै गयो मैले त्यो खाना चाहिँ सरस्वती पूजामा बनाएको थिएँ अनि यो खाना बनाउँदा मलाई धेरै खुसी लाग्यो अनि मैले धेरै एक्सपिरियन्सहरू गर्न पाएँ